अँ बाजे सुन्नुहोस् त तपाईँहरूकोमा कस्तो कस्तो माछा छ ए मलाई रुही माछा हुन्छ पाँच केजी कसरी हो

दुई सय ए कम्ती हुँदैन धैत बेसी भयो नि कति मिलाइदिने भन्नु न त बा पचास रुपियाँ त हुँदैन हामीलाई पनि अलिकति नाफा चाहिँदैन बेसी भयो अन्त हामीलाई पनि त अन्त कम्ती चाहियो नि त हो भक्कु भयो यो त तपाईँ अन्त दुई सौ रुपियाँ घटाइदिनु नि त अन्त पाँच केजीमा डेढ सौ रुपियाँ घटाइदिनु न त डेढ सौ डेढ सौ डेढ सौदेखिको म घटाउँदिनँ बेसी बढाउँदिनँ नि डेढ सौदेखिको बेसी हुँदैन पाँच केजी कम्ती हो तपाईँलाई पाँच केजी अँ त्यतिमा तपाईँले डेढ सौ घटाउन सक्नुहुन्न कति घटाउने ए ल ल हुन्छ हुन्छ डेढ सौ रुपियाँ घटाइदिने

ए अहिले उल्टी बेलैतिर आउँछु यस्तै चार पाँच बजी माछा माछा फ्रेस छ होइन त्यो बासी चाहिँ होइन नि फेरि एक हप्ताको मरेको ल ल ल ल राखेँ ल